मैले अघि मगाएको चिकन फ्राइड मोमो कम्ती मात्रामा मगाएछु अघि चाहिँ एकदमै मिठो लाग्यो फेरि मगाउन चाहन्छु कृपया ल्याइदिनु होस् न है